खाना पकाउँदा चाहिँ म चाहिँ के प्रयोग गर्छु भन्दा चाहिँ विशेष गरी चाहिँ पहिला सुरु चाहिँ दाल पकाउँदाखेरि चाहिँ कुकर किनभने कुकरमा अब कोही बेला अब हतार हुन्छ है कुकर चाहिँ एकदमै इम्पोर्टेन्ट छ त्यसमा खाना पकायो खाना मात्रै होइन दाल मात्रै होइन खाना पनि त्यसमा पनि हुनुसक्छ किनभने कराही त्यहाँदेखि त्यसमा दाल पकाएपछि कराहीमा सब्जी पकाउँछु अनि के अरे छुरी एकदमै छुरी चाहिँ हामीलाई जरुरी छ किनभने केही काटकुट गर्नुको लागि चाहिँ छुरी नै चाहिन्छ र चाहिँ ताई ताई चाहिँ म रोटीसोटी पोल्छु र फ्राई प्यानमा चाहिँ उयो गर्छु के भन्छ अन्डा पकाउँछु है अनि मिक्सीमा अचार पिस्छु छिटोको लागि किनभने अब सबैकुरो अब मिलेरै गर्नुपऱ्यो किनभने सिलौटोमा चाहिँ ढिलो हुन्छ है कोही बेला अचार पिस्नु र चाहिँ कुकरमा चाहिँ एकदमै छिट्टोको लागि चाहिँ दाल गलाउनुओर्नु चाहिँ कुकरहरू युज गर्छु र चाहिँ कराहीमा चाहिँ सब्जी छिटोको लागि सब्जी अब यता दाल चाहिँ पकाइसकेर चाहिँ फेरि भात पकाउँछु है यसरी नै अब म चाहिँ त्यही युज गर्छु है भाँडाकुँडा चाहिँ अब राइस कुकर पनि सक्छ राइस कुकरमा पनि हुन्छ भात छिटोको लागि राइस कुकर पनि हुन्छ कुकर पनि प्रयोग गर्छु र चाहिँ सबै अब कोही बेला त्यस्तै भइहाल्यो भने त्यस्तै के के गाल्नुपरिहाल्यो भने चाहिँ अब डल्ले भाँडाहरू पनि हुन्छ है चुलामा बसाउनु सक्यो भने चाहिँ डल्ले भाँडाहरू पनि युज गर्न सक्छौँ तर छिट्टो चाहिँ हामीलाई अहिलेको हालैमा चाहिँ कुकरै चाहिन्छ त्यसमा अब छिट्टो गाल गालिन्छ चार पाँच सिटीमा त दाल पाकिहाल्छ र चाहिँ खाना पनि दुई सिटीमा त अब छिटो भइहाल्छ र चाहिँ म चाहिँ त्यही हो अब कुकरहरू नै प्रयोग गर्छु